हेलो हजुर हजुर ए कालिम्पोङको भन्नुभएको तपाईँले ए होइन कालिम कालिम्पोङमा छ धर्मस्थलहरू पनि छ राम्रो राम्रो ठाउँहरू छ डेलोहरू के अरे दुर्बिन डाँडाहरू राम्रो राम्रो ठाउँहरू छ अब डुल्यो भने गाडी भन्ने कुरो चाहिँ अब हामी चाहिँ उयस क्षेत्रमा नै काम गरिरहेको छौँ कि तपाईँले एउटा प्याकेज बनाएर उयो गर्नुसक्यो भने चाहिँ अब हामी दिनको पाँच छ जग्गाहरू पनि डुलाउन सक्छौँ हो बस्ने व्यवस्थाहरू छ के अरे सबै उयोहरू छ अब गाउँ गाउँमा पनि अहिले त होम स्टेहरू राम्रोसँगले चलि नै रहेको छ हो तपाईँहरू बस्नु रुचाउनु हुन्छ कि अब त्यसै होटेलहरू रुचाउनु हुन्छ त्यो चाहिँ हामीसँग अब सबै सम्पर्कमै छ अब हि हिल एरिया हो हो हो त्यसले गर्दाखेरि अब त्यही त अब डोलोहरू छ दुर्बिन डाँडाहरू मन्दिरहरू नै जानपर्यो भने पनि अब राम्रो राम्रो उयोहरू छ त्रिवेणी त्रिवेणीहरू राम्रो उयोहरू छ हजुर मलाई भेट्नुको लागि हो भने चाहिँ कालिम्पोङको दस माइलको ऊ यसमा आउनुहोस् न त्यो एउटा के अरे के अरे अमरदीप भन्ने उयो छ कि दोकान त्यसको त्यहीँनिर त्यहाँ सोधखोज गर्यो भने तपाईँले थाह पाइहाल्नु हुन्छ हौ र तपाईँले कल गर्नुहोस् हो कल गर्दा भइहाल्छ नि बै कति बहिनीहरूको चाहिँ कतिजना जस्तो चाहिँ छ हौ ए अँ हुन्छ हुन्छ आउनुहोस् न कहाँ कहाँ घुम्नु इच्छा लाग्छ हामी उयो गरिहाल्छौंँ नि हुन्छ हुन्छ म अब त कहाँ कहाँ म के अरे सबै कुरो ऊ यसमा म डुलाइ दिइहाल्छु नि घुम्नु त के हुन्छ हुन्छ हुन्छ